हेलो दी मैले अस्ति तपाईँको रेस्टुरेन्टमा खानाको अर्डर गर्दाखेरि कुपन पाएको थिएँ नि त्यो डिस्काउन्टको हजुर अन्त आज पनि मलाई खाना चाहियो कि दी अन्त त्यो आजको जति टोटल एमाउन्ट हुन्छ नि त्यसमा चाहिँ अस्तिको त्यो कुपनबट जति मैले एक सौ रुपियाँ पाउनु थियो नि त्यो चाहिँ त्यो आजको टोटलमा माइनस गरिदिनुहोस् ल